पहिला त चित्रको कुरा गरौँ है तपाईँले गर्नुभयो चित्र जब कोर्दै जान्छ है त्यो हुनु त एउटा यो पनि एउटा कला नै हो होइन कलाको उमेर हुँदैन त्यो सानोबाट पनि सिकिन्छ आधी उमेरबाट पनि सिक्न सकिन्छ बुढो भएर पनि सिक्न सकिन्छ तर भनौँ नै हो भने चित्रको गल्तीहरू त्यही हामी त हो सार्पनर र पेन्सिल है पेन्सिल कता पक्रिनु है कसरी टाइपले लु बनाउनु होइन त्यो पेन्सिल कत्तिको तिखो होइन अन्तखेरि अब चित्रको लागि त्यसलाई सुन्दर बनाउनुको निम्ति त कलर हो होइन रङ त्यहाँ कुन रङ ठिक हुन्छ यसलाई होइन त्यो चित्रलाई कुनले मजाको देख्छ कुन हुँदैन यहाँ लगाउनु भन्ने ज्ञान हुनुपर्छ जस्तो मलाई लाग्छ त्यो गल्तीहरू हो अर्को तपाईँले भन्नुभयो कलाकार है कलाकार हुनु त को दुई प्रकारको म ठान्छु है कलाको एउटाले एउटा जन्मजातै लिएर आएको हुन्छ आफ्नो है उसलाई चाहिँदैन कुनै उयोहरू अर्को हुन्छ सिकेर पनि कलाकार हुनु सकिन्छ दुईवटामा दुईवटा नै राम्रो हुन्छ है राम्ररी नै उयो भएर जान्छ यो अन्त कलाकारको चाहिँ के हुन्छ भने कोसिस चाहिँ धेरै गर्नुपर्छ हरेकमा हरेस नखाने है आफूलाई विश्वास राख्ने आफ्नो उइसमा होइन आफ्नो कला किनकि जब ए ज माने एकजना मान्छे जन्मिन्छ है चाहे केटी होस् चाहे केटा होस् होइन आफ्नो कला लिएरै आएको हुन्छ भनिन्छ खासमा क्या त्यसलाई चिन्नु निर्खानु त्यही सक्नुपर्छ भन्ने चाहिँ एउटा मोह छ